म शिक्षा ऋणको बारेमा सचेत छु र शिक्षा लोन अब उनीहरूले लिन्छन् अब जसलाई अब शिक्षा लोन अब हायर स्टडिस गर्नको लागि चाहिन्छ तर मैले चाहिँ कहिले अब शिक्षा लोन लिएको छुइनँ तर मलाई यसको बारेमा चाहिँ मलाई थाहा छ कि अब शिक्षा लोन हामीले अब ब्याङ्कदेखि लियौँ भन्दाखेरि यसको अब केही इन्ट्रेस हुन्छ जस्तो कि अब अहिलेको करेन्ट इन्ट्रेस शिक्षा लोनको भयो पाँच पर्सेन्ट अब मेरो साथी एकजनाले चाहिँ शिक्षा लोन लिएको छ र अहिले अब त्यही लोनले ऊ पढाइ गर्दैछ र अब ऊ शिक्षा लोन चाहिँ अब उसले अब नोकरी गर्न थालेर शिक्षा लोन उसले तिर्नुपर्छ पाँच पर्सेन्टको इन्ट्रेसमा मेरो फेमले चाहिँ शिक्षा लोन एक प्रकारले राम्रो पनि हो किनकि अब जसले अब हायर स्टडिज गर्न चाहन्छ उसलाई अब पैसाको अब कमी हुँदाखेरि उसलाई अब शिक्षा लोनले लिँदाखेरि ब्याङ्कदेखि मदत लिँदाखेरि अब उसलाई अगाडिको फर्दर स्टडिज गर्नको लागि धेरै सजिलो हुन्छ र अब चाहिँ जे मनलाग्यो त्यो पढ्नसक्छ